राज भाइ म कालिका होटेल इनबाट बोलेको हो मैले हिजो खाना अर्डर गरेको थिएँ है भेज पिज्जा र बर्गर गरेको थिएँ आज मेरो कति है अब हेल्थ राम्रो नभएको कारणले गर्दाखेरि म यहाँबाट आफ्नो ट्रिटमेन्टको लागि बाहिर जानुपर्ने भयो र त्यसै कारणले गर्दाखेरि म अब क्यान्सल गर्दैछु मेरो त्यो खाना है र मेरो जति पनि मैले क्यासहरू दिएको थिएँ त्यो चाहिँ मेरो अकाउन्टमा रिफन्ड गरिदिनुहोस् न है